अब भारत भारतवर्षभित्र चाहिँ अब मेरो जति पनि के अरे राज्य चाहिँ मेघालय अनि मेघालय सि सिलङ चाहिँ मेरो मैले मनपर्ने राज्य हो र किनभने म त्यहाँ जहाँ घुम्न पनि घुम्नको लागि पनि म त्यहाँ यात्रा गर्नु पनि मेरो चाहना छ हठात यात्रा पनि गरिसकेको छु सिलङमा र मलाई त्यो सिलङ चाहिँ त्यहाँको वातावरण अनि त्यहाँको रहन सहन अनि त्यहाँको के अरे राज्य मतलब मानिस उयोहरू त्यहाँको रहन सहनहरू चाहिँ सबै नै मलाई ठिक लाग्यो राम्रो लाग्यो